परिवारमा पहिल्यैदेखि अब चल्दै आएको पुरुष र महिलाको भूमिका त अब त्यही हो पुरुषहरू अब बाहिर गएर काम गर्छ उनीहरूले कमाउने काम गर्छन् र महिला चाहिँ अब घरमा बसेर नानीहरू हेर्ने खाना पिना पकाउने परिवार सम्हाल्ने त्यस्तो भएको छ त्यस्तो अब पहिल्यैदेखि चल्दै आएको थियो तर अब अहिले त त्यस्तो छैन अहिले त दुइटै पुरुष महिलाहरू इक्वल्ली काम गर्छ अब पुरुषहरूले घरको पनि गरिरहेको हुन्छ महिलाहरू कति बाहिर पनि काम गरिरहेको हुन्छ र महिला र पुरुषको मेन भागहरू त त्यही हो अब पुरुषहरू बाहिर काम गर्छ पैसा कमाउने काम गर्छन् महिलाहरू चाहिँ घरको अब खाना पकाउने नानीहरू हेर्ने परिवार सम्हाल्ने आमाहरू स्याहार्ने त्यही कामहरू हुन्छ तर अब मलाई चाहिँ लाग्छ अहिले अब धेरै विकसित भइसकेको छ किनभने पहिला जुन चाहिँ सोच थियो कि महिलाहरू घरभित्रै बसेर काम गर्नु पर्छ अब काम गर्नु पर्छ खाना मात्रै पकाउनु पर्छ नानी सम्हाल्नु पर्छ भन्ने त्यो चाहिँ अहिले एकदमै हटेर गइसकेको छ र किनभने महिलाहरू पनि अहिले धेरै बाहिरतिर काम गर्नु थालेको छन् अब पुरुषहरूले घरमा अब कति पुरुषहरू अब नानीहरू पनि हेर्दै म देख्छु कि नानीहरू पनि हेर्छन् र महिलाहरू धेरै अब बाइरतिर गएर पनि कमाउन थालिसकेका छन् र यो चाहिँ अहिले विकसित भएको छ